मैले सुनेको हाम्रो यो ठाउँमा म बसेको ठाउँमा बाग्राकोट सहरमा सन् दुई हजार नौ जुलाई जुलाई आठ तारिकको दिन बेलुकी नौ नौ बजी एउटा ठुलो लेस खोलामा ठुलो बाढ फ्लड आएर धेरै मान्छे बगाएर धेरै जगा नष्ट पारेका छन्